अ के भन्छ थुप्रो मान्छेहरूको लागि खाना पकाउँदा चाहिँ हामी अब अब गाउँ बस्तीमा खेतालाहरू हुन्छ है उनीहरलाई चाहिँ अब खानाहरू पकाउनु पर्दाखेरि चाहिँ अब छिटो छिटो गर्नको लागि चाहिँ अब भात अब चुलामा पकायो भने सब्जी ग्यासमा है दाल अब त्यस्तो त्यस्तो अब पालै पालो गर्दै हामी चाहिँ त्यसरी पकाउनु पर्छ है चिया पानी सबै अब अब पकाउनु पर्छ मान्छे अब मान्छे बोलाउनु पर्छ सघाउने मान्छे है उनीहरूलाई अब उनीहरूलाई पनि अब बोलाएर है मजाले खानाहरू दिनु पर्छ अब त्यसरी नै हामी चाहिँ गर्छौँ छिटोको लागि अब सघाइ माग्छौँ यता अब साथी भाइहरूसँग हेल्प माग्छौँ